यहाँ कालिम्पुङमा चल्ने अब समाचार उयोहरू त थुप्रो छ अब च्यानलहरू भयो यो पत्रिकाहरू त थुप्रो छ यसमा चाहिँ अब म अलिकति एकदमै छोटकारीमा दिँदैछु अहिले अब हामीले पढ्नुमा हेऱ्यो भनेदेखिलाई चाहिँ अब हिमालय दर्पण छ यो चाहि अब उयो नै आउँछ पत्रै त्यो उयो आउँछ स्टेट्समेन् भयो एउटा अनि अब हामीले टिभीतिर हेऱ्यो भने पनि छ मोबाइलतिर हेऱ्यो भने देखिलाई के टिभी खबर म्यागजिन भयो होइन केलिम्पोङ डायरी गोर्खा च्यानल गोर्खा च्यानलहरू छ उयो खोज खबर छ योहरू चाहिँ अब अहिले हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ एकदमै अब राम्रोसँगले चलिरहेको छ योहरू योहरू मार्फत चाहिँ हामीले अब न्युजहरू हेर्ने अथवा पढ्ने गर गर्ने गर्दैछौँ